हाम्रो जातीय वेशभूषा हाम्रो सांस्कृतिक परम्परा अनुसार हाम्रो जातीय वेशभूषा गरगहना चाहिँ लेडिस केटीहरूको चाहिँ अब हामी लुगामा चाहिँ लगाउँछौँ चौबन्दी है फरिया मजेत्रो हेम्बरी चाहिँ लुगामा चाहिँ हामी लगाउ केटी जातिहरूले चाहिँ लगाउँछौँ र गर गहना चाहिँ मा चाहिँ गलामा चाहिँ तिलहरी कण्ठ चन्द्रहार रानी हार र चारानीको हार लगाउने गरिन्छ र कानमा चेप्टे सुन मारवाडी लगाउने गरिन्छ र टाउकोमा शिरफुल अनि हातमा चाहिँ चुरा है औँलामा चाहिँ औँठी अनि खुट्टामा चाहिँ चाँदीको कल्ली लगाइन्छ र गरगहनामा चाहिँ सबै प्रायः नै सुनको हुन्छ र खुट्टामा मात्रै लगाउने चाहिँ चाँदीको कल्ली हुन्छ है केटाहरूमा चाहिँ केटा लुगामा चाहिँ केटाहरूले लगाउने वेशभूषामा चाहिँ दौरा सुरुवाल टोपी ढाकाको टोपी है अन्त इस्टकोट पटुकी लगाइने गरिन्छ जातीय भेष सांस्कृतिक हाम्रो परम्परा अनुसार चाहिँ केटा र केटीको चाहिँ हाम्रो यसरी लगाइने गरिन्छ र हामी अब हाम्रो कालिम्पोङमा चाहिँ हामी नेपाली मात्रै नभएर धेरै जातिका मानिसहरू बसोबासो गर्ने गर्छन् जसमा अब भोटे है बिहारी मारवाडी कैँया धेरै समुदायका मानिसहरू बस्ने गर्छन् र अरूबेला अब हामी चाहिँ अब सामान्य भे लुगा नै लगाएर बस्ने गरे तापनि अब हाम् आफ्नो चाडबाडमा चाहिँ हामी आफ्नो जातीय पोसाकमा लाउने गर्छौँ है पोसाक लगाउने गर्छौँ र अरू जाति अरू समुदा समुदायका जातिहरूले पनि अरूहरूले पनि अब आफ्नै स के रे चाडबाडमा चाहिँ उनै उनीहरूको जातीय पोसाक लगाउने गर्छन् र अरू बेला चाडबाड बाहेक अरू बेला चाहिँ सबैले नै साधारण लुगाफाटा नै लगाएर बस्ने बसेका बस्ने गर्छन् र त्यसमा अब बो बोल् बोल्ने भाषाहरू पनि प्रायः सबैले नै नेपाली नै बोल्ने गर्छन् र त्यसमा त्यति फरक चाहिँ पर्दैन खालि यो चाडबाडमा चाहिँ आफ्नो सबैले नै आफ्नो आफ्नो जातीय वेशभूषाहरू लगाउने गर् गर्ने हुनाले चाहिँ अरू बेला चाहिँ त्यति फरक जुनै समुदायका भए पनि अब अर् त्यति फरक चाहिँ पर् पर्ने चाहिँ प पर्दैन